यो व्यवसायिक बाहेक हाम्रो अर्को व्यवसायिक पनि छ इलेक्ट्रोनिक दोकान छ यो कुखुरा पालनले मात्रै अब हुँदैन अहिले कुखुरा पालन कति कुखुराहरू कति मर्छन् चारोहरू महँगो छ यस कारणले गर्दा कुखुराहरूबाट मात्रैबाट पनि हामीलाई पुग्दैन यस कारणले हाम्रो इलेक्ट्रोनिक दोकान छ यहीँबटा यसो नानीहरू पढाउनु खानु पर्छ अनि